मल नपुगेको बिरुवालाई बाँच्नु गाह्रो हुन्छ गर्मीमा गर्मीमा जाडोमा हामीले बिरुवालाई जोगाउनुपर्छ हामीले हेरचाह गर्नुपर्छ हामीले पानी छैन भने पानी दिनुपर्छ रुखोपनमा हामीले पानी दिनुपर्छ घाम लागेको छैन भने घाममा ल्याएर राख्नुपर्छ यसरी हामीले बिरुवाहरूलाई जोगाउनुपर्छ हेरचाह गर्नुपर्छ